हेलो हेलो अँ भन्नुहोस् न दिदी

त्यही त हौ अहिले बारीमै छु यी झारजङ्गल बेसी भएर उखाल्दैछु गोडगाड अहिले मैले मुला मुला लगाएको छु साग त पानीले भुर्कुट पाऱ्यो भएन त्यही एसो सिमल तरुल पिँडालु के के रोपेको छ दुम्सिले खाएर केही छैन भ त्यही हेर्दैछु यसो के हुन्छ भनेर हजुर खै पासो हान्दा पनि हुँदैन दबाई राख्दा पनि हुँदैन केही गर्दा पनि भएकै छैन हौ अहिले छैन अलिअलि घरमै खाने मात्रै छ त्यस्तो छैन हौ अहिले हजुर खोर्सानीहरू चाहिँ अलिअलि हुँदैछ त्यो पनि झरेरै सकिनु आँट्यो अलिअलि छ छनु चाहिँ फेदमा कमिला त हैन खै टुप्पोमै फुलमै के खाइदियो खाइदियौँ त्यो चिचिलामै केसले खाँदैछ कि दबाई हालेर अहिले ठिकै छ छनु त अलिअलि इस्कुस छ त्यही पनि बाँदरले सखाप लिएर हिँडिदिन्छ चिथोर चाथोर त्यस्तो पो भइराखेको छ हौ दिदी सा सागको बिरुवा चाहिँ भर्खर राखेको छु तर पानीले सबै खुइल्यो नि हौ हुन्छ अलिअलि अलिक दिनमा चाहिँ ए हुन्छ दिन्छु नि अँ दिदी अनि के चाहिन्छ भन्नुहोस् न अलिअलि त छ नि बेसी नभए पनि हेलो मुलाको साग छ दिदी अलिअलि छ एकदुई मुठा चाहिँ पुग्छ मुला ठिकै हुँदैछ हौ अहिले कमिला लागेर हौ त्यो पनि मुलामा चाहिँ फेरि दुलोदुलो भएको छ यसो दुलोहेरू यसो धुइधाइ पारेर चलाउनु चाहिँ सक्छु आलु रोपेको छैन यो पाली बेला हुँदैछ आलु रोप्ने पानी पर्दैछ आलु त हुँदैन अहिले त हुन्छ दिदी अन्त तपाईँले चाहिँ केही लगाउनु भएको छैन ए ए त्यस्तो भएछ है दिदी ए हुन्छ दिदी हुन्छ